हेलो हजुर ए हजुर मिस म बिमार भएर अहिले घर आइरहेछु नि त कि त्यही भएर बिमार ज्वरो आएर अहिले होइन म यहाँनेरि पढ्नु लागि चाहिँ पिजीमा बस्छु नि त कि अन्त अहिले बिमार भएर कोही नभएकोले गर्दाखेरि चाहिँ आमा भएको नै गए नि त घर आएको छु नि त हजुर हजुर त्यही त अहिले डक्टर्सहरू चेकअपहरू गर्दैछु कि अहिले त्यति मजाले जाती त भएको छैन तर पनि पहिलाको भन्दा निकै राम्रो भयो हो अन्त आमाले पनि अब अर्को हप्तादेखिको चाहिँ स्कुल जानु भनेर आउँछु हजुर मिस त पुरै नै भइसक्यो मैले साथीहरूलाई पनि सोधेको तर त्यति साह्रो अब मजाले गर्नै पाएको छैन स्कुलमा आएर गरे जस्तै हुँदैन होइन सार्नुहरू त सार्दैछु सार्ने काम त तर पनि स्कुल चाहिँ पुरै मिस भइसक्यो हजुर हजुर होइन अब जाति भएपछि त आउँछु नि होइन आएर त्यसपछि चाहिँ एब्सेन्ट अब हुँदिन एटेन्डेन्स त पुरा गर्नुपर्यो